हेलो म यहाँ बाह्र माइलबाट रुप नारायण शर्मा बोल्दैछु कि यो एमाजोन कम्पनी हो तपाईँको कम्पनीबाट मैले बेडसिट यो टेबल च्यादरहरू मगाएको थिएँ बेडसिट मगाएको थिएँ तर त्यो राम्रो भएको थिएन राम्रो थिएन एकदम हेर्नमा एकदमै राम्रो तर त्यो बिजी सकेको एकदमै चिसो थियो ड्यामेज भइसकेको थियो त्यसकारणले गर्दाखेरि त्यो चाहिँ म फर्काउनु चाहन्छु र मलाई राम्रो चाहिन्छ एकदमै पैसा दिएपछि मलाई जस्तो म राम्रो पैसा दिन्छु त्यही प्रकारले मलाई राम्रो दिनुपर्छ र तपाईँले यो झट्टै भन्दा झट्टै फर्काइदिनु यो चाहिँ मेरो गुनासो हो नि तपाईँमाथि पे प्याकिङ राम्रो नभएको कारणले हो त्यो ड्यामेज भएको कारणले भित्र भिजेको थियो कपडा भिजेको थियो राम्रो थिएन यो म फर्काउँदैछु